हजुर गुड मर्निङ तपाईँलाई स्वागत छ हाम्रो उइसमा दोकानमा मैले चाहिँ यो बेसी भएको छैन तर ये मेरो एज् अ प्यासन चाहिँ मैले यसलाई सुरु गरेको हो अनि यसमा यो फ्लोरिकल्चर जुन चाहिँ हाम्रो छ यसमा चाहिँ धेरै प्रकारको फुलहरू पाइन्छ अनि एज् अ फ्लोरिस्ट चाहिँ म भर्खर एउटा एसपाइरिङ हो म त्यति एक्सपिरियन्स त छुइनँ तर पनि मलाई जति पनि याद छ त्यो म तपाईँहरूलाई तपाईँलाई भन्दैछु यहाँनिर हामीले कटिङ फ्लावर्स पनि पाउनु सक्नुहुन्छ साथसाथै यो जुन चाहिँ तपाईँलाई कस्तो खालको फ्लावर चाहे प्लान्ट्सहरू चाहिएको हो या त फ्लावर्स चाहिएको हो तपाईँले त्यो बताइ दिनुभयो भने म तपाईँलाई बताइ दिनुसक्छु यसको रेटहरू हजुर कटिङ फ्लावर्सको पनि कस्तो छ भन्दाखेरि रोस रोस छ कार्नेसन छ यसरी नै अर्को एस्टाबेरी छ अनि टाइगर लिल्ली यस्तो रोसहरू छ अनि यसको चाहिँ पाँच रुपियाँदेखि दस रुपियाँ अनि कतिवटा बिस रुपियाँ गरेर पनि एउटा एउटा उइसको के भन्छ त्यसलाई एउटा फ्लोर फ्लावरको यसरी बेच्छौँ अनि साथसाथै यो बोनसाईहरू जुन चाहिँ हुन्छ त्यो बोनसाई पनि हेरि हेरि हुन्छ जस्तै टू हन्ड्रेडदेखि लिएर तपाईँको वान थाउजन्डसम्मको बोनसाईहरू अझै त्यो माथिबाट गयो भने त अझै बेसी पनि हुन्छ तर मेरोमा चाहिँ अहिले एभाइलेबल भएको चाहिँ हन्ड्रेड रुपिसदेखि लिएर तपाईँको थाउजन्ड रुपिससम्मको छ अनि यो चाहिँ एउटा हाइट अनुसारले साथसाथै यसको उमेर अनुसारले हामी बेच्छौँ थ्याङ्क यू